म हाम्रो ठाउँमा पर्यटकीय स्थल र पर्यटनलाई सुधार गर्नुको लागि चाहिँ ग्राम पञ्चायतलाई यही सुझाउ दिनु चाहन्छु कि फर्स्ट त हाम्रो हाम्रो यो गाउँ मेन सहरदेखिको धेरै टाडोमा पर्छ र फेरि यहाँ आइपुग्नुको लागि मेन रोडको कन्डिसन त्यस्तो राम्रो छैन होइन अन्त यदि मेन रोडलाई रिपेयर गरेर अलिक मजाले बनाइदिनु हो भने चाहिँ यहाँ आउने टुरिस्टहरू पर्यटकहरू पनि अलिक मजाले आइपुग्नु हुन्थ्यो होइन र फेरि बाटोको कन्डिसन अब राम्रो छैन भने त फेरि अर्को पल्ट पनि कसैलाई आउनु मन हुँदैन नि त अन्त अर्को चाहिँ हाम्रो गाउँ हाम्रो यो ठाउँमा त्यस्तो घुम्ने जगा साह्रै राम्रो र ज्यादा त छैन होइन अनि एउटा एउटा एउटा दुइवटा छ त्यो चाहिँ यस्तो जङ्गल बिचमा पर्छ होइन र त्यहाँनेर यस्तो गाडीहरू त जानु पाउँदैन हिँडेर जाने बाटो पनि अलिक अप्ठ्यारो छ हो यदि त्यहाँनेर एउटा सानो बाटो यसो हे कोही घुम्नु आउनेहरू यस्तो हिँडेर जानु मन हुनेहरूलाई मन हुनेहरू यसो ट्रेकिङ गरेर जानुको लागि चाहिँ एउटा सानो ट्रेकिङ रोड बनाइदिनु भने चाहिँ ट्रेकिङ रोड पनि राम्रो चल्थ्यो हो र त्यो एउटा यहाँनेर नयाँ टुरिस्ट स्पट पनि बनिन्थ्यो हो त्यसले गर्दाखेरि अब कतिजना मन पर्नेहरूलाई त फेरि अब त्यो जगा फे फेरि उनीहरू आउनु सक्नु हुन्थ्यो नि त अनि त्यसले गर्दाखेरि अलिक राम्रो चल्थ्यो